स्विमिङ गर्न चाहिँ एकदम हेल्थको लागि राम्रो हो जिउ फिट बस्छ स्विमिङ गर्दा श्वास रोकेर स्विमिङ गर्नु पर्छ अनि कति जिम जान्छ यो स्विमिङ पनि एउटा एक्सर्साइजै हो जिउ फिट बस्छ स्ट्यामिना बढ्छ राम्रो एक्सर्साइज हो स्विमिङ गर्नु कतिजना स्विमिङ गर्छ स्विमिङ एकदमै राम्रो जिउको लागि एकदम फिट हुन्छ स्लिम हुन्छ मजाको